तपाईँको दोकानमा भाँडाकुँडा बिक्री गर्नुहुन्छ तपाईँको दोकानमा के के भाँडाकुँडा पाइन्छ कसरी हो कसरी यो कराई छ सय रुपियाँ डेक्चीको चाहिँ डेक्चीको आठ सय अनि यो हाता चाहिँ दुई सय हो यो तिनटालाई मिलाएर अलिकति दाम घटाइदिनुहोस् न आठ सय त बेसी भयो त्योभन्दा अलिक कम्ती छ सय रुपियाँ ए हुन्छ छ सय रुपियाँ अनि अरू केही पाउँछ थालहरू प्लेटहरू

फाइबरको छ त्यो भात खाने थाल कसरी हो छवटाको तिन सय त बेसी भयो नि अलिक कम्ती गरिदिनुहोस् ल एउटा बटुको पनि चाहिएको थियो ए बटुकोको दुई सय ए हुन्छ म मिलाएर चार सय दिन्छु नि त ल